विशेष गरेर म मेरो अनुहारको लागि चाहिँ लेक्मी कम्पनीको फेस क्रिम चलाउँछु मलाई एकदमै राम्रो सुट गरेको जस्तो लाग्छ त्यसलाई र धेरै भयो मैले यो चलाएको र अब हुनुको लागि त यो त अब फाप नफाप हरे तर मलाई चाहिँ एकदमै यसले चाहिँ राम्रो गर्यो मलाई चाहिँ फाप्यो र म चाहिँ अब अरूलाई पनि यो क्रिम नै चलाउनु भनेर म एउटा सजेसन पनि गर्न सक्छु है गर्न चाहन्छु